हलो भन् न हेलो हेलो हलो हजुर मेरोमा धान मनसुरी छ सम्बा मनसुरी छ बासमति छ तपाईँलाई कुन चाहिँ चाहिन्छ पचास रुपियाँ बासमति त अस्सी रुपियाँ एक दुई रुपियाँ हुन्छ बेसी हुँदैन कुन चाहिँ चाहिन्छ ए कहाँ पठाउनु एड्रेस भन्नुहोस् त कसको गाडीमा ए हेन्डी दाजु को हुन्छ म पठाइदिन्छु बासमति है

दुई रुपियाँ कम्ती हुँदैन त्यहाँदेखि त हुँदैन टोटल अब पचास केजी हुन्छ होइन एक बोरीमा हजुर

फोर्टी एट इन्टु फिपटी